मैले चाहिँ स्कुलमा पेन्टिङ सिकेको थिए जसमा चाहिँ मलाई करियर देख्छु किनकि पेन्टिङ पनि अहिले धेरै एक करोड दुई करोडमा बिडिङ हुँदैछ अनि मलाई पेन्टिङ धेरै मनपर्छ अनि म फि फदर म करियर म त्यही फलो गर्नुसक्छु किनकि आई लाइक इट हौ मलाई मनपर्छ त्यही भएर अनि एकदमै धेरै उयो गर्नु छ